हेलो यो दार्जिलिङ टुर ट्राभ टुर एन्ड ट्राभल्स हो किनभने मेरो आज ट्रेन एकदमै ढिलो रहेछ म एघार बजी आइपुग्ने रहेछु कि मलाई तपाईँ ले गाडी पठाइदिनु सक्नुहुन्छ अन्त तपाईँले गाडीहरू पठाउनु सक्नुहुँदैन भने किन टुर एन्ड ट्राभल्स खोलेर बस्नुभएको भन्नुहोस् त म एउटा लेडिस मान्छे तपाईँलाई म रिक्वेसेट गर्दैछु मेरो लागि एउटा गाडी पठाइदिनुहोस् न मेरो ट्रेन एघार बजीतिर चाहिँ एनजेपीमा आइपुग्छ मलाई पठाइदिनुहोस् तपाईँले सपोज त्यो गाडी पठाइहाल्यो भने चाहिँ गाडीको नम्बर र ड्राइभरको नम्बर मलाई सेन्ड गरिदिनुहोस् न ल म यहाँ एनजेपीमै हुन्छु धन्यवाद